भारतको चाहिँ अब ट्रान्सपोर्ट सिस्टमको कुरा गरौँ भने चाहिँ त्यस्तो खास चाहिँ छैन हो यहाँनेर चाहिँ अब ट्रेनदेखि लिएर फ्लाइटसम्म पनि अब लेट हुन्छ पेसेन्जरहरूले अब एक घण्टा दुई घण्टासम्म पनि वेट गर्नु पर्छ र अब यता रोडवेज कुरा गरौँ भने अब गाडीहरूमा पनि अब पुरा मान्छेहरूलाई अब परेशान हुन्छ उनीहरूले अब भनेको टाइममा काहीँ जानु पाउँदैन अब जानु खोजे पनि उनीहरूले अब त्यो स समयमा चाहिँ उनीहरूलाई पुग्न साह्रो पर्छ कसैको अब इक्जाम इन्टरभ्युहरू छ भने पनि उनीहरू अब पहिल्यैबाट अब हिँड्नु पर्ने हुन्छ उनीहरूले अब टाइममा एटेन गर्न गर्न सक्दैन उनीहरूको अब हाम्रो यो अब कुनै अब ठाउँमा अब मान्छेहरू बिमार भयो भने अब गाडीबाट लाँदाखेरि अब रोडहरू खराब भएको कारणले गर्दा ट्राफिक जाम भएकाले गर्दाखेरि ना बाटोमा मान्छेहरू अब पुरा साह्रो हुन् हुन्छ र ट्रान्सपोर्ट सिस्टमको चाहिँ अब भारतमा चाहिँ पुरा प्रब्लमहरू फेस गर्नु पर्छ यहाँको मान्छेले चाहिँ